हजुर भन्नुहोस् न सर

यहाँतिर ज्यादा जस्तो खाइने मोमो मोमो बेसि खान्छ झोल मोमो पाउँछ नन् भेजमा बस्तीको कुखुरा पोल्ट्रीको कुखुरा कोइलर टोइलर मिठो पाउँछ ऊ यो एल्कोहललाई खट्टु भन्छ रक्सी भन्छ थ्री एक्स रम कुन चाहिँ कुन चाहिँ ब्रान्ड खानुहुन्छ सबसे दामी चाहिँ पाइन्छ यहाँनिर ओल्ड मङ्कहरू भन्ने सिक्किम सिक्किमको लोकल त गाउँ बस्तीमा बेसी पाइन्छ तर लोकल रक्सी बनाएको भने चाहिँ होटलतिर पाउँदैन नि त्यो बन बनाएको रक्सी चाहिँ थ्री एक्स हो थ्री एक्स रम ए हजुर म आइ आइपुग्छु नि कति बजीतिर मो खाना खाँदिनँ नि अहिले घर गएर खाएको कि हजुर ए हजुर ए हुन्छ आधा घन्टाबाद आउँछु नि ल